हल्लो निजुसा सुन न ए आज हामी नि त्यो आभा आर्ट ग्यालेरीबाट नजाउँ कि हेलो अन्त हामी अर्कै बाटो जाउँ ल अब अर्कै बाटो जाउँ ल कहाँको भन त मल रोड भएर ल ल चौरास्ता जानु होइन तिमी र म मात्रै हो अरू जाँदैन हौ कोही पनि ए बिहान कति बजी जानु भनेको अँ बिहान सधैँको पाँच बजीतिर जाउँ न ल

के भेट्छ ए अँ अँ अँ अँ अँ ए ल ल

चानाहरू हो त्यो काटेर उयोहरूसँग त्यो टमाटर गाजरहरू हालेर बनाएको चट चकना जस्तै अँ अँ अँ चकना जस्तै अँ है एभ्रिडे हामी जाँदैछ है फेरि मर्निङ वक पनि जाँदैछ फेरि त्यसरी हरेक दिन त्यसरी खायो भने त के फाइदा भयो नि है केही फाइदै छैन ल ल ल चाना अन्त उयो पनि खानुपर्छ हौ सतुवा खानुपर्छौ मैले चानाको सतुवा ल्याइरहेको थिएँ कि एक किलो आधा आधा किलो बाँडौँ न ल भोलि म ए त्यो उयो मुनिबाट किनेको थिएँ हौ त्यो के पो स त्यो लरेटो कन्भेन्ट जाने स्कुल छ नि लरेटो कन्भेन्ट जाने बाटोको त्यहाँनिर लरेटो कनभेन्टकै साइडमा बेच्दो रहेछ कि एउटा सानो दोकानमा बेच्छ कि त्यो उयेसकै हो चानाकै सतुवा बेच्छ कि अन्त चाहिँ त्यहाँ अँ घरमै बनाएको चाना चाहिँ लरेटो कन्भेन्टकै गेटको अलिकति यतानिर बस्छ त्यसलाई चाहिँ केही हाल्नु पर्दैन पानीमा हाल्यो फिट्यो अन्त निम्बू निचोरेर चाहिँ तिमीलाई यदि अब अलिकति चिनीहरू हाल चिनी त नखाएकै राम्रो गुड हो नभए चाहिँ गुडहरू हालेर अँ तर प्रोटिन चाहिँ होइन तर त्यो चाहिँ तिम्रो अब त्यो अर्को त्यो सतुवाले चाहिँ तिम्रो मतलब तिम्रो बडीको वेट बढाउँछ होइन अन्त चानाको सतुवाले चाहिँ तिम्रो वेट घटाउँछ अन्त त्यो मलाई पनि राम्रो लाग्यो अन्त त्यही हो के के कचर पचरहरू खान मन पर्दैन हौ त्यही त हौ है अँ नि अँ ल ल ल ल ल बहिनी त्यसोभए भोलि भेटौँ न ल ल ल